जब बाइकमा अब टुरिङहरू गर्नु जानु छ भने चाहिँ सबैभन्दा पहिला अब कति टाढा जानुहुने अब बेसी टाढा जानु छ भने चाहिँ अलिक निकै सामान बोक्नु पर्छ अन्त फर्स्ट चाहिँ बोक्नु पर्छ हाम्रो बाइकमा यस्तो फलामको जुन चाहिँ घाटको पाउँछ त्यो सेट गर्नु पर्छ त्यो चाहिँ सामानहरू राख्नु लागि तपाईँको लुगाहरू ग्लोभ्सहरू अब एउटै ग्लोभ्स त यो भएन अब थुप्रै ग्लोभ्सहरू बोक्नु पऱ्यो अन्त तपाईँको लुगाहरू पानी पानीहरू राख्ने अलगै अन्त पेट्रोल राख्ने अलगै चाहियो एउटा जेरिक्यान पानी राख्ने अलगै एउटा यो पाउँछ जेरिक्यान जस्तो पाउँछ सानो अन्त पेट्रोल राख्ने पनि जेरिक्यान नै हुन्छ त्यस्तो टाइपको जेरिक्यान अन्त चाहिँ पेट्रोल पनि क्यारी गर्नु पऱ्यो यता हाम्रो यहाँ बक्सामा लुगाहरू अन्त जुन चाहिँ बाइक बाइकमा हुन्छ बाइकको सबै टायरहरू फेर्नु पऱ्यो नयाँ चेन नयाँ टायरहरू लगाउनु पऱ्यो सर्भिसिङ गर्नु पऱ्यो बाइकको लामो लामो बाटो जानु लागि सर्भिसिङहरू गर्नु पऱ्यो बाइकको अन्त एक्सट्रा ट्युबहरू ब्यागतिर बोक्दा हुन्छ एक्स्ट्रा ट्युबहरू अन्त एक्स्ट्रा एक्स्ट्रा जति पनि आफुलाई चाहिन्छ सामानहरू जति सक्दो ठुलै सामान चाहिन्छ अब भनौँ भने त अब बाइकलाई हलका मोडिफाई पनि गर्नु पऱ्यो त्योपिच्छे त्यो चाहिँ आफ्नो सजिलोको लागि हलका मोडिफाई सिटहरू अब सिट कभरहरू नयाँ लगाइदियो लामो बाटो जाने हो सिट कभर नयाँ त्योपछि जति खानेको सामानहरू बोक्ने एउटा अलगै यो हुन्छ बक्स हुन्छ त्यसमा खानेको सामानहरू अलगै बोक्दा पनि हुन्छ आफ्नै अब नि आफूलाई के के निड छ त्यो चाहिँ हामीले अलगै बोक्नु पर्छ त्योपिच्छे पैसाहरू त पैसा त मेन जिनिस हो पैसा बिना केही हुने यहाँ पैसा पनि चाहिन्छ अब बाटोतिर पङ्चर भइदियो भने त्यो पङ्चर बनाउनु पऱ्यो अन्त अनलाइनमा सामानहरू पाइन्छ त्यो चाहिँ एउटा सानो पम्प पाइन्छ त्यो पम्प चाहिँ अब बाइकको बाइक पङ्चर भए पनि त्यो आफ्नो हातको तागतले पम्प हालेर आधा बाटो त चलिन्छ आधा बाटो आस्ते आस्तेले आधा बाटो चलिन्छ आधा बाटो लु त्यो पम्पले पनि हेल्प हुन्छ त्यो पम्प पनि अनलाइनतिर पाइन्छ एमाजोन फ्लिपकार्टतिर अझै जुन चाहिँ समय हुन्छ अब अब बाइकको जुन चाहिँ लाइट हुन्छ त्यो लाइटले मात्रै पुग्दैन अध्यारो बाटोतिर त्यो टुरिङ गर्नु लागि त्यो बाइट त्यो लाइटले मात्रै त्यो उज्यालो दिनु सक्दैन त्यत्रो त्यसको लागि एक्स्ट्रा लाइटहरू फिट गर्नु पऱ्यो ब्याट्री एक्स्ट्रा चाहियो त्योपिच्छे अब जग्गा जग्गामा अब त्योपछि हाम्रो बाइकको सबै कागजातहरू चाहिन्छै चाहिन्छ मेन कागजातहरू पेपरहरू लाइसेन्सहरू त्यो बिना त फेरि पुलिसले छिर्नु दिँदैन त्यो सबै लाइसेन्सहरू पनि बोकेर हिँड्नु पऱ्यो त्योपिच्छे एक्स्ट्रा मोबिलहरू फेर्नु लागि अलग पैसाहरू सबै चाहिन्छ निकै जिनिसहरू चाहिन्छ त त्यो राइडिङ गर्दा टोपीहरू चाहियो जाडो महिना छ भने आझै थुप्रै सामान चाहिन्छ मसिनहरू फिट गर्नु पऱ्यो मसिनहरू फिट गर्नु पऱ्यो सिटमा तातो हुने जाडो महिना छ भने चाहिँ अन्त हातहरू नकक्रियोस् भनेर त्यो न्यानो हुने अलग अलगै ग्लोभ्स हुन्छ अब जस्तो कि तपाईँको बाहिर अब सत्र डिग्री छ भने त्यो ग्लोभ्सको भित्र चाहिँ तपाईँको नभनेको पनि एक्काइस यस्तो त्यस्तो त्यस्तो त्यति गरम पारिदिन्छ एक्काइस डिग्रीसम्म पारिदिन्छ त्यसले त्यो गरम त्यो ग्लोभ्सको भित्र त्यो चाहिँ हातहरू न्यानो राख्छ अन्त जुन चाहिँ ब्यागहरू हुन्छ अलगै हुन्छ चस्माहरू अलग हुन्छ हेल्मेट चाहियो हेल्मेट पनि हाई क्वालिटीको हेल्मेटहरू चाहियो के क्यामेराहरू चाहियो फिट गर्छ अब क्यामेरा त्यो भ्युहरू क्यापचर गर्नु लागि बाइकको राइडिङहरू त्यो भ्लगहरू बनाउने क्यामेराहरू पनि फिट गर्ने अलगै चेसिसहरू मगाउनु पऱ्यो बाइकमा त्योहरू फिट गर्नु लागि क्यामेराहरूको लागि अलगै चेसिस फिटसिट गरेर अझै थुप्रै जिनिस चाहिन्छ अझै अझै म थुप्रै जिनिस भन्छु एउटा कम्पास पनि चाहिन्छ डाइरेक्सनहरू ऊ यो गर्नु लागि अन्त वाचहरू पनि चाहिन्छ बाइकमा ऊ यो गर्नु लागि फिट गर्छ एक्स्ट्रा लाइट त मैले भनिहालेँ अझै चाहिँ जति पनि अन्त लकहरू पनि चाहिन्छ बाइकतिर लक हुने निकै जिनिस चाहिन्छ अन्त आझै पङ्चरहरू त भइराख्छ त्यही लागि पनि टायर पनि राम्रो क्वालिटीको लाउनु पऱ्यो अझै हेन्डल बारहरू चेन्ज गऱ्यो हेन्डल बारहरू चेन्ज गर्नु पऱ्यो आफ्नो कम्फोर्टेबलको लागि आझै त्यो त्यो साइड मिररहरू एक्स्ट्रा लगाउनु पऱ्यो